आबो पोलियोबाट जोगाउनुको लागि चाहिँ अब दबाई पानी अब त्यो सुई पनि लाउँछ माथि हेल्थ सेन्टरबाट आएर गाउँमा बसेर स्कुलमा बसेर उनीहरूले बोलएर सुईहरू हान्छ दबाईहरू ख्वाउँछ त्यहाँबाट उनीहरूले फेरि त्यो कति वर्षको पिरियड उयसमा फेरि उनीहरूले त्यही सुई हान्नु बोलाउँछ दबाई खानु बोलाउँछ अन्त जम्मा अब पहिलादेखिन् कति छ महिना त्यहाँदेखिन् वर्षदिन त्यहाँदेखिन् दुई तिन वर्षको त्यहाँदेखिन् दस वर्षको पन्ध्र वर्षकोसम्म चाहिँ पोलियोको सुई लगाएको थाहा छ